हाम्रो सांस्कृतिक पहिचान चाहिँ के हो भन्दाखेरि हाम्रो ट्रेडिसनल ड्रेस अनि अब सालमा दुई तिनखेप हामी एउटा तिर खेला भन्छ त्यो जुन हामी खेल्ने गर्छ अनि त्यसको लागि चाहिँ के गर्छ भन्दाखेरि घरको आपा ठुलो छोरा छोरा ठुलो भएपछि तिर खेल्नु जान्छ आफ्नो ट्रेडिसनल ड्रेसमा खेल्नुपर्छ अनि त्यहाँदेखि चाहिँ सबै घरको आमा दिदीबहिनीहरू चाहिँ एउटा खाना सुँगुरको मासुहरू सबै मासुहरू लिएर पा भन्छ त्यो लिएर एकदम जान्छ अनि उहाँहरूले चाहिँ के गर्छ भन्दाखेरि त्यस्तो प्रकारले चाहिँ उहाँहरूको त्यो खेलामा चाहिँ भाग लिन्छ अनि सबै खेल्छ अनि हाम्रो प्रोत पहिलादेखि मानिआएको हाम्रो पुर्खा पुर्खादेख मानिआएको हाम्रो कतिवटा कुराहरू छ अनि एकपल्ट हाम्रो राजा चाहिँ के भन्छ फाइटमा गएको थियो अनि त्यो फाइटमा जाँदै गर्दाखेरि के भयो भन्दाखेरि उहाँले चाहिँ अब अर्को डिफेन्स यो के भन्छ अरूसँग फाइट पर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ त्यो हात उसको एउटा हात चाहिँ एकदमै काटिदिए काटिस् काटिदिएको थियो अनि काटेर चाहिँ के भन्छ त्यहाँ त्यसको बाद चाहिँ एकदमै लाइक त्यो राजाको त्यो जितमा चाहिँ एकदमै हात काटे पनि उहाँ जित भएको थियो अनि त्यो जित पछाडि एकदम ठुलो उत्सव मनाएको थियो त्यही कुराहरू अनि पुर्खादेखि हाम्रो चलिआएको यो कुराहरू चाहिँ त्यस्तै छ